भारतमा अधिकारीक भाषाहरू बाइसवटा छन् जसमा चाहिँ

पूर्ण रूपले सबैले बोल्ने भाषा चाहिँ हिन्दी हो अनि यो हाम्रो एउटा आधिकारीक भाषा हो हिन्दी अनि प्लस साथै इङ्लिस इङ्लिस पनि हाम्रो अफिसियल्ली आधिकारीक भाषा नै हो अब जति पनि युनिभर्सिटी कलेज

इङ्लिस हिन्दीमा नै पढाउने गर्छ जति नै ठुल्ठुलो प्रोफेसरहरूले लेक्चर स्पिचहरू इङ्लिस हिन्दीमै दिने गर्छ साथै अरू भाषाहरू छ जो कि नेपाली बङ्गाली मणिपुरी सन्थाली तामिल अनि यी स यी स सबै बाइसवटा भाषामा चाहिँ अब जुन चाहिँ हाम्रो देशको अखण्डता एकता विविधता युनिटी इन डाइभर्सिटी झल्किन्छ यो भाषाले नै हामीलाई एक सूत्रमा बाँधेर राखेको छ अनि यो भाषा नै हो जो हामीलाई आफ्नो एउटा चिनारी प्रदान गर्ने हामीलाई चिनाउने जो कि हाम्रो एउटा अब नेपाली भनिन्छ हाम्रो एउटा मदर टङ मातृभाषा हो जस्तो अब बङ्गालीहरूको मातृभाषा बङ्गाली अनि हाम्रो अब जति पनि यो भाषामा भाषा लिएर बोलिने या हाम्रो भाषामा शिक्षा भाषामा अब एकार्थ एकआर्कामा वार्तालाप एकअर्कामा अब कुराकानी हुने यो भाषा नै हो अनि देशको अब विविधताको बारेमा अब हेर्दै जाँदा त हेर्दै जाँदा यो भाष भाषाले नै एउटा राम्रो रूपरेखा तयार गर्नेछ अनि त भाषा नै हो जो कि हाम्रो एउटा देशलाई एक सुत सूत्रमा बाँधी राख्ने अनि एकअर्कालाई मिलाइ राख्ने मातृभाषा नै एकदम मुख्य भूमिका प्ले गर्छ रोल प्ले गर्छ